यस क्षेत्रमा पर्यटकहरू धेरै नै आउँछन् र विशेष सिलगढी टाउनमा ज्यादा मात्रामा पर्यटक हुन्छन् र यस गुल्मा बगान नजिकै छ यस एरियामा त्यहाँ पर्यटकहरू घुम्नु जान्छन् बगान त्यहाँनेरि कारखाना छ त्यो हेर्छन् डुल्छन् घुम्छन् र अर्को कुरा हामीलाई यहाँनेरि विशेष पर्यटकहरूबाट चाहिँ आयस्ताको ठाउँमा चाहिँ प्राय सहायता हुन्छ